पश्चिम बङ्गालका हामी नेपाली जातिका संस्कृति पहिला हाम्रो दसैँ दसैँ हुन्छ र दसैँमा हामी पर संस्कृतिअनुसार हामीले दसैँ मनाउँछौँ विजय दशमी दुर्गापूजा हामी मनाउँछौँ टिका विजय दशमीमा टिका लगाएर हामी एकाअर्कालाई आदर मानसम्मान गरेर टिका लगाउँछौँ र त्यसपछि पूर्णिमा आउँछ पूर्णिमामा बिसर्जन हुन्छ र दसैँको र पूर्णिमाको ठिक पन्ध्र दिनपछि हाम्रो दसैँ आएको ए तिहार आएको हुन्छ र तिहारमा हामी भाइटिका लगाउँछौँ दीपावली मनाउँछौँ दीपावली मनाइसकेर भोलिपल्ट हामी त्यसरी नै हामी पर्सिको दिन हामी दुई दिनपछि हामी भाइटिका भन्ने हामीले संस्कृतिअनुसार भाइलाई टिका लगाएर माया प्रेम स्नेह सबै हामी आदान प्रदान गर्छौँ र त्यसपछि सालको अन्त्यमा गएर फर्स्ट जनवरीतिर हामी माघे सङ्क्रान्ति मनाउँछौँ नेपाली संस्कृतिअनुसार हामी रोटी फुलौरो फापरको पिठोको फुलौरो कोदोको रोटीहरू बनाएर हामी मिठा मिठा मिष्ठान्नहरू बनाएर हामी आदान प्रदान गर्नु माथ्लो घर तल्लो घरमा दिएर उहाँ दे उनीहरू उहाँहरूले पनि ल्याउने क्र क्रम हुन्छ र हामी पनि उहाँहरूलाई दिन्छौँ र यसरी हामी नेपाली संस्कृतिका चाडबाडहरू मनाउँछौँ र नेपाली वेशभूषा भन्दाखेरिमा हाम्रो दौरासुरुवाल सुरुवाल हुन्छ र दौराको माथि भाग जुन चाहिँ हुन्छ त्यसमा तुना लगाएर तातो लुगाले ढाकिएको बनिएको हुन्छ र सुरुवाल चाहिँ तपाईँको तुना भएको हुन्छ र यसरी हाम्रो नेपाली संस्कृतिका वेशभूषा र चेलीहरूको लागि ढाका चौबन्दी चोलीहरू हुन्छन् फुल फुल भएका राता राता रातो कलरको र यसरी हाम्रो संस्कृति छ र सङ्गीतको क्षेत्रमा हाम्रो नेपाली जातिको संस्कृतिको क्षेत्रमा मादल पहिलो पहिलो एउटा इन्स्ट्रुमेन्ट माने एउटा मादलको तालले हामी मादल भयो तपाईँको मुर्चुङ्गा नेपाली संस्कृतिको एउटा यो बाजागाजा हो र यसरी हामी मनाउँछौँ नेपाली जातिको संस्कृतिहरू